दार्जिलिङ जिल्लामा ज्ञात वा पारित भएका केही स्थानीय वा कथा वा किंवदन्तीहरू चाहिँ गुप्त प्रधानका धुमिल पृष्ठ भगिरथ रावतका बास सल्किरहेछ इन्द्र सुन्दासका नयाँ क्षितिजको खोज अनि अरू पनि धेरै धेरै छन् जस्तै लैनसिङ बाङदेलका उपन्यास मुलुक बाहिरहरू र जसले चाहिँ दार्जिलिङको ऐतिहासिकतालाई उजागर गर्दछन् दार्जिलिङ कसरी बनियो दार्जिलिङमा कसरी नेपालबाट मानिसहरू यता आए दार्जिलिङमा कसरी अब टोय ट्रेनहरू आयो यस्तो कुराहरू गिद्दे पाहाडहरूमा कसरी खनेर मानिसहरूले बाटो बनाए यस्ता यस्ता कुराहरू यी उपन्यासका कथाकारहरूका कथाहरूद्वारा हामीले थाहा पाउन सक्छौँ जस्तो कि जस्तो कि लैनसिङ बाङदेलका उपन्यास मुलुक बाहिर का धेरैवटा यस्ता त्यहाँ प्रसङ्गहरू छन् जहाँबाट हामीले दार्जिलिङका ऐतिहासिक कुराहरू यथार्थ कुराहरू त्यहाँ त्यहाँनिर जस्तो कि रिङ्क हलहरू भएका कुराहरू हामीले यसरी उपन्यासहरूको माध्यमबाट थाहा पाउन सक्छौँ